मेरो त तपाईँको आफ्नो स्वयम् एउटै आमाको एउटै कोखबाट जन्मेको भाइ बहिनीहरू त छैन होइन मेरो दिदीहरू तिनजना हुन् दिदीमा अब एउटा दिदी बितेर गयो कान्छी दिदी र मदेखि मुनि मेरो भाइ बहिनीहरू छैन म नै हो एकदमै कान्छो र पर्ने अब काका बडाको अब छोरा छोरीहरू छ भाइ बहिनीहरू होइन उनीहरूसँग अब के मिल्दो जुल्दो अब मिल्दो जुल्दो नै भनौँ अब परेको बेला अब मिल्दो जुल्दो नै हुनुपर्छ फरक यति नै हो अब आफू जस्तो अरू हुँदैन जे जस्तै भए पनि एउटै अब कोखबाट जन्मेको भाइ बहिनीहरूमा त सोच धेरै अब बद्लिन्छ तल माथि हुन्छ कतिवटा कुरामा अब मिल्दैन भने वरपरको काका बडाबाउको छोरा छोरी अब भाइ बहिनीहरूमा त अब के मिल्दो जुल्दो भन्नु होइन अब त्यस्तो उयो चाहिँ मलाई लाग्दैन आफू जस्तो अब त्यस्तो चाहिँ सबै हुँदैन म चाहिँ त्यहि एउटा महसुस गर्छु